हेलो नमस्कार म तपाईँ असल राई हुनुहुन्छ है ज्यू म तपाईँको नानी आदर्श राईको विषयमा बात गर्नुको निम्ति फोन गरेको छु है यहाँलाई तपाईँलाई जानकारी भएको होला कि भर्खरै स्कुलको पहिलो युनिट टेस्ट समाप्त भएको छ अनि युनिट टेस्टको फलाफल आइसकेपछि केही चिन्ताजनक विषय छ जो मैले तपाईँलाई बताउन चाहँदैछु त्यसअघि म केही प्रश्नहरू गर्न चाहन्छु यहाँले त्यसको सोझो जवाब दिनुहोला सर्वप्रथम तपाईँले आदर्शलाई केही ट्युसनतिर भर्ना गर्नुभएको छ अच्छा ट्युसन तपाईँको घरदेखि कति टाढो छ ज्यू त असलजी यहाँको नानीले सबै विषयमा उत्कृष्ट नै गरेका छन् यतिको म मान्नुपर्छ र उनको प्रयास पनि सराहनीय नै छ तरै पनि उनले आफ्नै भाषामा अथवा नेपाली विषयमा चाहिँ यति धेरै कम अङ्क लिएको देख्दा अलिकति म चिन्ताजनक भएको छु त यसको विषयमा पनि म यहाँसँग बात गर्न चाहन्छु कि उहाँलाई अर्थात् जो तपाईँको छोरो आदर्श राईलाई केही आपत्ति छ कुनै नेपाली विषयमा या तपाईँहरूसँग केही साझा गरेको छ त आदर्शले यहाँले आफ्नो घरमा दैनन्दिन जीवनमा नेपाली भाषाकै प्रयोग गर्नुहुन्छ या अङ्ग्रेजी भाषालाई धेर चलाउनु हुन्छ अँ ज्यू असलजी त तपाईँको नानीको अहिले रिपोर्ट हेरिरहँदा म यहाँलाई सुझाउ दिन चाहन्छु जतिसक्दो आदर्शसँग नेपालीमै वार्तालाप गर्नुहोस् जस्तो कि म उनीहरूलाई स्कुलमा अनि कक्षामा पनि म सिकाइरहन्छु नेपालीमै बोल्ने प्रयास गर्नुहोस् हगी अनि जतिसक्दो तपाईँले जो पनि उहाँको ट्युसन टिचर या शिक्षक हुनुहुन्छ बिहान बेलुकी जुनै विषय पढे तापनि एकचोटि चाहिँ नेपाली विषयलाई पनि ध्यान दिने तपाईँले आफ्नो नानीको टिचरलाई शिक्षकलाई पनि बताइदिनुहोला अनि कोही बेला सायद कक्षामै पनि म उनीहरूलाई एक्स्ट्रा क्लासको निम्ति रोक्न सक्छु र त्यसको निम्ति पनि यहाँले अनुमति दिनुहोला किनकि नानीले नेपाली विषयमा निकै नै कम अङ्क ल्याएको छ र अब इनको बोर्ड परिक्षामा भने चाहिँ इनलाई अलि असहज हुन्छ कि जस्तो लागेर मैले यो निर्णय गरेको छु है त यहाँलाई केही प्रश्नहरू छन् आफ्नो नानी सम्बन्धी विषय सम्बन्धी ज्यू हस् त हस् त हस् त असलजी अहिलेलाई म फोन राख्दैछु र पछिबाट केही जानकारीहरू भएमा म तपाईँलाई फेरि फोन गर्नेछु है त हस् त धन्यवाद असलजी